मेरो नातिनीहरू साउन चार गते जन्मेको छ कोही डिसेम्बर सत्र मेरो नातिनीहरू कोही जुलाई चौबिस जुलाई चौ छब्बिस छोरीहरू यस्तै जन्मेको छ अन्त अक्टोबर तिस तारिक